हाम्रो चाहिँ बिहान उठेर अब पहिला चिया र बिस्कुट हुन्छ त्यो खाइसकेपछि चाहिँ रोटी पकाउँछौँ हामी चाहिँ सेल के भन्छ सुखा रोटी बनाउँछौँ अन्त त्यसमा टमाटरको टकहरू बनाउँछौँ त्यसपछि त्यो खाएपछि अन्त बाह्र एक एक बजीतिर हामी भात बनाउँछौँ त्यसपछि दाल अचार सब्जी पापड त्यो बनाएर खान्छौँ त्यसपछि राति भएपछि बेलुका अब खानाहरू खान भात पनि पकाउँछौँ कि त कोही बेला फेरि यो रोटी पनि हुन्छ हाम्रो चाहिँ यता सेल के भन्छ सुखा रोटी सब्जी नै हुन्छ नत्र चाहिँ कोही बेला चाहिँ आइटमकै बनाउँछौँ के भन्छ परोठाहरू कि त यस्तै चाम्रे भातहरू बनाएर खान्छौँ